मलाई मनपर्ने पुस्तक भन्दाखेरि चाहिँ मुनामदन जो लक्ष्मीप्रसाद देवकोटाले है लेखिएको अनि किन मनपर्छ भन्दाखेरि चाहिँ आज है यो किताब यस पुस्तकमा चाहिँ यस है एकदमै राम्रो प्रकारले हौ आफ्नो सामाजिक भइरहेको है एउटा घटनाहरू चाहिँ एकदमै यस खण्डकाव्यमा चाहिँ लक्ष्मी प्रसाद देवकोटाले लेखिएको छ अनि यसै कारणले गर्दा चाहिँ है मैले मात्र नभएर है सम्पुर्ण अहिलेको युवाहरूले पनि है यस खण्डकाव्यलाई है मनपराउने गर्दछ